अहिले अब कालेबुङ जिल्लामा स्थानीय सरकार त के भन्नु र अन्डर भनौँ पश्चिम बङ्गालकै हो तर हाम्रो यहाँ चाहिँ जिटिए सरकार जिटिएले चलाउँदैछ जिटिएको अन्डरमा चाहिँ हामीहरू छौँ र हाम्रो पहिला चाहिँ विधायक हर्क बहादुर छेत्री थियो दुई हजार सत्रमा ऊ चाहिँ उसकै पालामा हाम्रो कालिम्पोङ चाहिँ डिस्ट्रिक्ट भएको पहिला चाहिँ हाम्रो दार्जिलिङ डिस्ट्रिक्ट हो अन्त पछाडिबाट हाम्रो कालिम्पोङ डिस्ट्रिक्ट अन्त कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ तपाईँको यो समष्टि चाहिँ अहिले तेह्रवटा परेछ पहिला त थुप्रै थियो र त्यति बेलाकै नम्बरले गर्दा चाहिँ हामी अहिले उन्चालिस नम्बर स समष्टिमा छौँ र अहिले हाम्रो गाउँ बस्तीको लागि चाहिँ पहिला त पञ्च्यात थिएन थियो तर उठाइसकेको थियो अहिले चाहिँ पञ्च्याल चुनाउहरू भयो र पञ्च्यातको प्रघानहरू छानियो उप प्रधान छान्यो पञ्चायत समितिहरू छ र त्यसले चाहिँ गाउँको विकासहरू चाहिँ गर्छ र पहिला अब तपाईँको यो हाम्रो विधायक अहिले रुदेन सादा छ रुदेन सादाको पालामा चाहिँ अहिले अब अलिअलि उसले विकास चाहिँ गर्यो बाटोघाटो अलिअलि बनायो विशेष यो पानीहरूको चाहिँ टेङ्कीहरू पाइपहरू जडान गरेको छ र मान्छेले पानीको सुविधा उपलब्ध गराइरहेको छ बजारमा पनि अब बजारको लागि चाहिँ अब म्युनिसिपालिटीले चाहिँ अब चलाउँछ त्यो पनि अब अन्डर जिटिए नै हो उनीहरू इलेक्टेडहरू छ त्यहाँ म्युनिसिप्याटिको चियरमेनहरू बजारको चाहिँ उनीहरूले गर्छ र गाउँ बस्तीमा चाहिँ विशेष पञ्चायत समिति पञ्चायत सदस्यहरूले चाहिँ विकास गर्छ र त्यो विकास चाहिँ अब अहिले भर्खर मात्रै पञ्चायत फर्म भएको छ त्यसले गर्दा विस्तारै विकास चाहिँ गर्दै जान्छ होला भन्ने चाहिँ हामीले आशा राखेका छौँ